हाम्रो क्षेत्रमा राज्य र समग्र खेलकुद विकासलाई सहयोग गर्न सरकारी र गैर सरकारी संस्थाहरूले आफ् आफ्नो प्रकारले सहयोग गरिरहेका छन् समय समयमा फुटबल म्याराथन चित्र प्रतियोगिता चेस प्रतियोगिता इत्यादि आयोजन गरेर सहयोग गरिरहेका छन् साना साना गाउँहरूमा पनि पन्ध्र अगस्टको दिन यस्ता संस्थाहरूले गोलीको आयोजन गरेर त्यहाँका मैदानमा गोली खेलाउने गर्छन्